हेलो ए दिपा तँलाई अस्ति मैले त्यो व्हाट्सएप्पमा नि त्यो अस्ति मैले तैँले मलाई एउटा गाउन मगाएको थिएँ नि मैले तैँले मलाई मगाइ हेरिदिनु मलाई पनि गाउन भनेको थिइस नि त्यही टाइपको है कलर मात्रै डिफ्रेन्ट छ मेरो चाहिँ मेरो कस्तो छ भने मेरो ब्राउन ब्राउन कलरमा छ कि तँलाई मैले पर्पल मगाइदिएको थिएँ हो तर त्योभन्दा चाहिँ क्वालिटी चाहिँ मेरो डिफ्रेन्ट आएको छ हौ यत्ति राम्रो छ मेरो कि यति दामी छ मेरो ब्राउनमा छ सेडिङ्समा छ कि यत्ति मिठो कलरमा छ हेर्दा पनि त्यसै मन पर्ने लाउँदा पनि कस्तो दामी देख्छ नि अब त्यो ड्रेस त अनि मैले फोटो खिचेको छु कि तँलाई म व्हाट्सएप्प गरिदिन्छु हेर् यति राम्रो छ अनि मैले अब मैले अनबिलिभेबल नि किनभने पैसा पनि त अब बाहिरतिर हामीले गउनहरू बनाउनु पऱ्यो भने धेरै पैसा लाग्छ है चार हजार पाँच हजार छ हजार ला लाग्छ इभन होइन टेलरिङ गर्दा त्यो अब मटेरियलहरू हेर्दा धेरै पैसा लागिहाल्छ त्योभन्दा चाहिँ अब यो हाम्रो अहिले फ्लिपकार्ट है सपसिकै उएसमा पनि यत्ति दामी दामी गाउनहरू छ है त्यसले गर्दा चाहिँ तैँले त्यो मगा न हौ त्यही खालको एकपल्ट म तँलाई उयो गरिदिन्छु कि त्यो व्हाट्सएप्पमा फेरि म यो पठाइदिन्छु है हेर् न तेरो त्यो त्यति राम्रो आएन भन्दै थिइस् र मलाई पनि तेरो त अलिकिति मेटेरियल ठिक लागेको थिएन मेरो त दामी छ नि त्यस्तै लगा न तँ पनि ल त्यही खालको अब ड्रे मतलब ड्रेस कोड जस्तो हुँदैन किनभने त्यो कलर अरू पनि छ तैँले डिफ्रेन्ट कलर चुज गर्नु सक्छ होइन त्यो तँलाई म व्हाट्सएप्पमा हाली पठाइदिन्छु कि हेर् ल दामी छ नि मेरो कुर्तीहरू झन् दामी छ कि अन्त हेर् तैँले विचार गर् ल त्यो गाउन पनि छ कुर्ती पनि छ ल